मेरो परिवार चाहिँ हामी सानैदेखि हामी चारजना फ्यामिली थियौँ है परिवार जसमा अब मेरो आमा आमा हुनुहुन्छ बाबा त्यसपछि म जेठी सुपुत्री त्यसपछि मेरो बहिनी छ बहिनी छ है अन्त हामी चारजना फ्यामिली पहिल्यैदेखिको पहिल्यैदेखिको चारजना फ्यामिली भन्दा चाहिँ मेरो आमा चाहिँ मेरो बाबा चाहिँ जेठा छोरा हुनुहुन्थ्यो है अन्त पहिल्यै अब आमालाई बिहे गरेपश्चात छुट्टिएर बस्नुभयो बिहे गरेर गर्नु बित्तिकै चाहिँ होइन पछि जब कति सालबाद है यसरी छुट्टिएर बस्नुभएको अन्त त्यही भएर हामी बोजूहरूसँग छुट्टिएर बसेको कारण हामी चारजना फ्यामिलीहरू छ त्यो हामी चारजना फ्यामिलीहरू थियौँ चारजना फ्यामिलीमा हामी एकदमै हामी दुईजना छोरीहरू मात्र है अन्त हामी एकदमै सानो फ्यामिली भनौँ है अन्त हामी पहिलाको समयमा त हामी सानो सानो हुँदाखेरि त बाबाहरूले गाई बस्तुहरू पनि पाल्नु हुन्थ्यो है बारीहरूमा धेरै कुराहरू उमार उमारिन्थ्यो त्यस्तोहरू हुन्थ्यो तर अब अहिले चाहिँ त्यस्तो छैन अब अहिलेको घडी अब जेनेरेसन अनुसार है अहिलेको समय अब मान्छेहरू खटिबस्ने खालको बारीमै गरिरहने खालकोहरू छैन अब अहिले पनि गर्नुहुन्छ बाबाले तर अब बारीमा कतिपय अब अलिअलि मतलब अब गर्नुहुन्छ है अन्त अहिले चाहिँ हाम्रो घरमा गाई बस्तुहरू चाहिँ केही छैन है कुखुरा छ बिरालो छ है अन्त हाम्रो फ्यामिली पहिल्यैदेखिको चारजना सानो फ्यामिली है अन्त हामी बहिनी र म चाहिँ प्राय सानैदेखि बजार स्कुलहरू पढेको है अन्त पिच्छे चाहिँ के भयो भन्दा बहिनी पनि अब बिहे भएर गयो है अन्त बहिनीको बादमा म पनि बिहे भएँ त्यसो भएर अब छोरी छोरी भएर हामी फ्यामिलीदेखि अलिक टाढ् टाढियौँ है अब बिहे भएर त्यस्तै हुन्छ तर अब त्यसपश्चात म बिहे भएँ बिहे भएर म अब आफ्नो हस्बेन्डको आफ्नो पतिको श्रीमानको फ्यामिलीपट्टि जाँदाखेरि चाहिँ उहाँको फ्यामिली चाहिँ एकदमै भा अब ठुलो फ्यामिली हामी चारजना मात्रै बस्ने तर अब अहिले चाहिँ यत्ति मलाई चाहिँ के फिल भयो भने अब म चाहिँ एकदमै सानो फ्यामिलीमा बस्ने तर अब त्यहाँ गएपछि चाहिँ अब अलिकति मलाई एड्जस्ट हुनु है अब एकदमै अलिकति सारै नै पर्यो त्यहाँ फ्यामिलीमा म गएँ है तर अब एड्जस्ट त के गर्नु केटी मान्छेको अब त्यो व्यस्ततै हो है करै पर्छ एड्जस्ट हुनुको लागि तर म एड्जस्ट भएँ त्यहाँ गएँ अनि एड्जस्ट भएँ भएर अहिले अब छ सात साल भयो बिहे गरेको है हाम्रो सानो छोरा पनि छ मेरो अन्त त्यही भएर हाम्रो त्यस्तो छ अनि उता हाम्रो मेरो हस्बेन्डको चाहिँ बाबा हुनुहुन्छ भाइ हुनुहुन्छ दाजु हुनुहुन्छ हो अन्त दिदी बिहे हुनुभएको छेमाहरू हुनुहुन्छ एकदमै काका काका ससुरा काकी ससुरा अब काकीहरू पनि धेरै हुनुहुन्छ माइली कान्छी साइली है काकाहरू पनि हुनुहुन्छ उहाँको उहाँको छोराहरू बुहारीहरू ए फ्यामिली एकदमै ठुलो छ है अन्त त्यही भएर अहिले अन्त मेरो बहिनीको पनि सानो छोरी छ डिजिला है अन्त अब त्यसरी नै अब समय आअब समय अनुसारै मान्छेको मान्छे अब को भ्यालुज मान्छेको अब उयो बढ्दै जाँदैछ हामी सुखी परिवार चारजना मात्रै थियौँ तर अब अहिलेको घडी हामी अब है कोही कोही बेला माइ माइत आइन्छ होइन आमा र बाबा मात्रै हुनुहुन्छ माइत आइन्छ माइत आउँदाखेरि बहिनी पनि आउँछ कोही बेला म पनि आइपुग्छु मेरो नानी बहिनीको नानी अर्कै खालको माहोल हुन्छ है अब समय अनुसार सबै कुरा बद्लाव हुँदो रहेछ है अन्त अब अहिले पनि हामी त्यहीँ छौँ अब घरमा हाम्रो छोरा छैन है आमा पनि हुनुहुन्छ बाबा पनि हुनुहुन्छ तर अब मेरो आमा मेरो बाबा एकदमै अब बाबा त झन्डै सेभेन्टी फाइभहरू वर्ष पुग्नुभएको है आमा पनि सिक्स्टी एबभ हुनुहुन्छ उहाँहरूपनि अब वृद्ध अवस्थामा र पनि त्यस्तो हिँड्नै नसक्ने टाइपको पनि होइन उनीहरूरू पनि एकदमै आफ्नो सेहतको ख्याल राख्नुहुन्छ दुईजनाले नै है त्यही भएर उहाँले हट्टाकट्टै हुनुहुन्छ एज आफ्नो बेसी नै भए पनि उहाँहरू एकदमै अहिले सन्चै हुनुहुन्छ है अनि के भन्छ मेरो बहिनी मेरो बहिनी पनि अब अहिले यहाँ अब यसो कामहरू एकदमै पाउनु सारो छ त्यही भएर बहिनी पनि अब बाहिर है अब्रोड अब विदेशमा गोएर कमाउँछ उसले पनि है अन्त त्यही भएर अहिले त्यस्तो छ अन्त घरमा अहिले पहिला पहिला त अब गाई बस्तुहरू है गाई बाख्राहरू पाल् पाल्थ्यो तर अब अहिले चाहिँ त्यस्तो छैन अब घरमा खट्ने पनि खट्ने पनि अब हुँदैन बाबाहरू पनि बुढो हुनुभएको है त्यही भएर अब अहिले गाई बाख्राहरू चाहिँ छैन अहिले चाहिँ कम्ती कुखुरा छ त्यसपछि बिरालोहरू छ घरमा है अन्त बारीमा अब अलिअलि कोठे बारीहरू बारीमा हामी प्राय मकैहरू के केहरू लाउँछौँ है अन्त सानो कोठे बारीहरूतिर चाहिँ अब घरमा मतलब बेच्नुको लागि होइन कमर्सियल होइन तर अब आफ्नो बेच्नुको लागि चाहिँ अब आफ्नो घरमा खा सागसब्जी खानुको लागि चाहिँ जस्तै सिमी मटर अलिअलि मुलाहरू सागहरू चाहिँ अब रोप्ने गर्छौँ है अन्त